अहिले इन्डियामा चाहिँ इन्डियामा पुरा क्राइमहरू भइरहेछ इन्डिया छोडी सिक्किम एउटा सानो स्टेट जसमा चाहिँ धेरै धेरै क्राइमहरू भइरहेछ अहिले सबै देखिरहेछ हामीले न्युजहरूमा सिक्किम छोडी हाम्रै सानो तिनो गाउँ घरमा आफ्नै घरमा क्राइम हुँदैछ आफ्नै गाउँमा क्राइम हुँदैछ र यो कुरा चाहिँ अब क्राइम पनि लाइक सानो नानीहरू चाइल्ड लेबर अनि यो पोक्सो जुन भन्छ यहाँ नानीहरूलाई हेरेजमेन्टहरू गर्दैछ यसमा चाहिँ पुलिसहरूको चाहिँ अलिकति पनि यहाँनिर अब पाएको छैन पाउँछ तर त्यस्तो उयो नै गर्दैन पुलिसहरूले जुन भिक्टिम छ उसलाई त्यस पुलिसले दिनुपर्ने उयो नै छैन अन्त कतिवटा

मान्छेहरूले जुन त्यो काम गरेको अपराधीहरू त्यसै घुमिरहेछ बाहिर बेल आउट भएर यहाँनिर चाहिँ हामी के बुझ्छौँ भन्दा पैसा छ त सबै कुरो छ यस्तो चाहिँ नहुनु पर्ने हो अब कानुन छ कानुन अहिले काम लागेको छैन यो चाहिँ हामीले एकदमै हेर्नु पर्ने हुन्छ कानुनले सहायता गर्नुपर्छ कानुन बनाए देखाउनुको लागि मात्रै बनाएको होइन